हेलो

हजुर हजुर कस्तो खालको कुकुर छ हौ अँ त्यसको लागि त बिमार चाहिँ कस्तो घाउ भएको छ कि के भएको छ

ए उल्टिहरू गर्दैछ भने त त्यसलाई इन्जेक्सन दिनुपर्छ अनि त्यसको दुईवटा डोज हुन्छ फर्स्ट डोज सेकेन्ड डोज अन्त त्यो पनि त्यो पनि अब हे हेरेर लगाउनु पर्छ दिनमा कस्तो खालको के खालको छ हो कुकुरको अपरेसनको गर्न लागि पहिला त अफिस आउनुहोस् अफिस आएर कुकुरको कन्डिसन के छ हामी त्यो हेर्छ अन्त पहिला दबाईहरू लेखिदिन्छ अनि दबाईहरू जाती भयो भने ठिकै छ अब भएन भने चाहिँ अब त्यसको लागि अब एक्सट्रा लाग्छ अब हामी कुन चाहिँ दिन डेट दिन्छ त्यो डेटमा तपाईँहरू आएर त्यहाँदेखि हामी त्यसको अपरेसनहरू गर्छ त्यहाँदेखि तपाईँको त्यो के हुन्छ भने त्यहाँ हामी तपाईँहरूलाई चाहिँ अब हेरेर कन्डिसन हेरेर हुन्छ अब कुकुर अब पुरा सिकिस्त भयो भने चाहिँ हामी राख्छ दुई तिन दिन राख्न सक्छ अब राम्रै कन्डिसनको छ भने चाहिँ हामीले त्यही दिन छुट्टी दिन्छ बिरालो ब्याउँछ भने ब्याउन दिनुहोस् न के बियाउँछ कसो बियाउँछ हो केटा बियाउँछ कि केटी बियाउँछ त्यो अब राम्रो हो अब ब्या बियाएको त राम्रै हो नि ल्याउन त ल्याउनु पर्दैन ल्याउन त अब तर पनि अब एउटा स्वास्थ्य अब दिनु छ भने अब एउटा के अरे कम्फर्टेबल दिनु छ भने चाहिँ तपाईँले ल्याउन सक्नुहुन्छ नभए तपाईँले घरमै गर्छु भन्दा पनि हुन्छ त्यो कुराहरू बिरालोलाई त तपाईँले एउटा तपाईँले हाम्रो यहाँ एनिमल सेन्टरमा आउनुभयो भने त्यहाँनिर सप सपको बिरालो खाना खानेहरू पनि पाउनुहुन्छ तपाईँले दुधहरू पाउनुहुन्छ ना नानीको लागि दुधहरू पाउनुहुन्छ बिरालोले खाना खाने तपाईँको त्यो प्याकेटको उयो प्याकेटमा हुन्छ त्यो पनि पाउनुहुन्छ अनि धेरै प्रकारको हुन्छ अब बिमारीलाई लिक्विड लिक्विडबाट पनि हामी दिनुसक्छ एकताल लिएर आउन लिएर आऊ हो चेकअप गरौ के रहेछ कसो रहेछ त्यहाँदेखिन पर्दर स्टेपहरू चालौ न ए कुकु कुकुरहरूको घाउ त्यो चाहिँ एउटा डिजिज हो अब त्यो डिजिज चाहिँ अब हरेकलाई हुँदैन त्यो कतिलाई हुन्छ तर अब त्यसको लागि पनि ट्रिटमेन्टहरू छ अब दबाई हामीले दबाई दिन्छ अब दबाईबाट पनि गर्न सक्नुहुन्छ यहाँ त्योबाट भएन भने इन्जेकसनबाट गर्न सक्छ मेरो हस्पिटल तपाईँ आउनुभयो भने कालिम्पोङमा टक्क तपाईँ मेन रोड छ मेन रोडको ठिक्कै त्यहाँ एनिमल हस्पिटल कहाँ हो भन्यो भने तपाईँ त्यहाँ ठिक अपोजिट जसले पनि देखाइ दिइहाल्छ त्यहाँ आएर मलाई कल गर्नुहोस् र म तपाईँलाई रिसिभ गरिहाल्छु नि अँ ए गा गाईको गाईको दुध दिएकोछ भने त्यो दुध आउने दबाईहरू पाउँछ नि तपाईँ त्यो उयो खानेहरू उयो भएर हो तपाईँको त्यो कतिवटा बिमारले पनि हुनसक्छ या केही भएर पनि हुन सक्छ तपाईँ एकताल आउनुहोस् हो कुरा गरौँ के हुन्छ त्यहाँदेखि गरौँ न है हुन्छ हुन हुन्छ थ्याङ्क यू हुन्छ